मैले अस्ति एउटा बेड सिट किनेको थिएँ कि घरमा बेच्दै आएछ गाउँमा त्यही भएर किनेको त्यो पनि राखिदिनुहोस् न जबरजस्ती गरेर राख्नु लगायो मन त परेको थिएन तरै पनि अब जबरजस्ती गरेर चाहिँ किनेको बेड सिट डबल बेडको भनेर किन्नु त किने तर मन नपरि नपरि किनेको तर पनि एकपल्ट धोएर चाहिँ लगाउनु पर्यो भनेको थिएँ धोएर इत्रु भयो पुरा त्यो रङ् गएर पातला न पातला भयो जस्तो किनेको त्यसको त आकाश र पातालकै फरक छ हो ट्याक्कै मन परेन अब त्यो बेड सिटलाई चाहिँ अब फ्याँक्दा पनि हुन्छ घर पुछ्दा बनाउँदा पोछा बनाउँदा पनि हुन्छ किनभनेदेखिनको त्यो बेड सिट फर्काउनु मिल्दैन अब बेचिराखेर कहाँ गयो गयो गाउँमै आएको थियो बेच्नु र अब जबरजस्ती किन्नु कि किन्नु भनेर मन राखिदिनुको लागि किने तर कलर गएर त्यो धुँदाखेरि त्यो लौ कपडा मरेर इत्रु भएको छ डबल बेडको बेड सिट किनेको सिङ्गल बेडमा पनि राम्रोसँगले अट्दैन त्यसले गर्दाखेरि मलाई ट्याक्कै मन परेन पटक्कै मन परेन अब फेरि पनि बेच्नु आयो भने चाहिँ म किन्दिनँ कहिले पनि किन्दिनँ बरु बजारमा गएर किन्छु बजारमै बरु छानी छानी पाउँछ जस्तो भने पनि राम्रो भएन भनेदेखि पनि मन परेन भन्दा भयो तर अब यो गाउँमा बेच्नु आएको थियो त्यही भएर चाहिँ जबरजस्ती किन्नु लगाएर किनेको यो बेड सिट चाहिँ मलाई ट्याक्कै मन परेन अरू कसैले पनि यस्तो खालको बेड सिट किन्नु आयो भनेदेखि चाहिँ नकिन्नु है मलाई चाहिँ मन परेन ट्याक्कै मन परेन यो बेड सिट चाहिँ एकदमै राम्रो छैन अब नेक्स्ट टाइम फेरि बेच्नु आयो भने चाहिँ म किन्दिनँ कहिले पनि किन्दिनँ